हाम्रो कालेबुङमा चाहिँ ठुलोदेखि लिएर सानोसम्मको मान्छेहरू छन् प्रोफेसर डक्टर लयर पुलिस अफिसर आर्मी इत्यादिहरू छन् अनि सानो मान्छेहरू चाहिँ आफ्नो जीवन गाई बस्तु पालेर लुगा दोकानतिर काम गरेर या हुन्छ दुधहरू बेचेर आफ्नो जीवन निर्वाह गर्छ अनि यहाँ मानिसहरू खेतीपातीद्वाराम् आफ्नो जीवन निर्वाह गर्छ कोही कोहीहरूले गाडी कुदाएर गाडी कुदाएर आफ्नो परिवार चलाउने गर्छ